ए अँ ए तिमी बोलेको मेरो नम्बर चिनेन ए हेर न चिन्यो अब अँ अच्छा सुन त त्यहाँ तिमीहरूको के छ हालखबरहरू ठिकै छ ठिकै छ है अच्छा उसको के अरे गुन्जनको छोरीको केही खबरहरू थाहा पायो पाएको छैन ए अँ म भनिदिनु पऱ्यो भनेर सम्झिरहेको थिएँ कि अन्त नि त्यही खबर भन्नुलाई फोन गरेको नि कि गुन्जनको छोरी त अब अलिक अब बिमारी हो थाहा छ होइन त्यो बिमारी भए तापनि त्यो केटीले चाहिँ एचएस पास गरेर ग्र्याजुएसन पनि गऱ्यो है अनि त्यसको चाहिँ इन्ट्रेस्ट चाहिँ म्युजिक रहेछ है अनि अँ म्युजिक भएको कारणले गर्दा म्युजिकमा नै त्यसले ग्र्याजुएसन पनि गऱ्यो हो अनि अँ पुनेको पुनेकै पुनेकै त्यहाँ एउटा म्युजिक कलेज रहेछ अनि त्यसमा चाहिँ यो विशेष अब फिजिकल्ली च्यालेन्ज्ड नानीहरू यिनीहरूलाई चाहिँ लिएर चाहिँ त्यहाँ ऊ यो एजुकेसन दिँदो रहेछ राम्रो रहेछ एकदमै राम्रो केयर भयङ्करै याद गर्ने है त्यो भएको कारणले गर्दाखेरि उसले चाहिँ एकदमै राम्रो प्रोग्रेस गरेर म्युजिकमा ऊ यो गऱ्यो अनि साइड बाइ साइड उसको त्यो आर्टस पनि रहेछ फाइन आर्टस फाइन आर्टस पनि उसले कम्प्लिट गऱ्यो गरेछ र अब यो सायद अगस्त सेप्टेम्बरमा चाहिँ उसको ग्र्याजुएसन हुने रहेछ है अनि त्यो छ अनि यता हितेसको पनि छोराले चाहिँ हिजो अस्ति किक बक्सिङमा चाहिँ किक बक्सिङमा सब जुनियरको चाहिँ च्याम्पियनसिप पाएछ है अँ त्यो पनि त्यो केटा पनि पढ्दैछ राम्रो पनि छ ल त्यस्तै छ है खबरहरू चाहिँ ल अँ म व्हाट्सएप्प गरेर पठाउँदैछु ल ल हुन्छ ल ल राखेँ ल फोन हुन्छ